मैले परिवारको लागि बनाएका स्वास्थवर्धक परिकारहरू हुन् सबैभन्दा पहिला त कम्ती तेल र थोरै मात्रामा मसला र साग सब्जीहरू हरियो परियो भयो इस्कुस मुन्टा रायो साग सिमरायो र साथै म फाल्टु पनिरहरू बनाउँदाखेरि पनि फाल्टो मसलाहरूको धेरै मात्रामा प्रयोग गर्दिनँ र तेल पनि एकदमै कम्ती मात्रामा हाल्ने गर्छु र अरू फाल्टु सामानहरू फाल्टु सब्जीहरू बनाउँदाखेरि पनि हो त्यही रेसिपीमा जान्छु जसमा कि आउँछ तेल कम्ती र मसला एकदमै कम्ती